हाम्रो दार्जिलिङ जिल्लामा तपाईँको मिडिया आउटलेट भनेको सिसिएन हो सिसिएनमा चाहिँ तपाईँको पश्चिम बङ्गालमा धेरै मतलब जत्ति पनि डिस्ट्रिक्ट छ जलपाइगुडी भयो दार्जिलिङ भयो कालिम्पोङ भयो यो यो पश्चिम बङ्गालभित्रमा आउँछ जति पनि यो मतलब घटनाहरू घटेको या कुनै कुनै पनि राम्रो कुरा या केही एचिभ गरेको छ भने चाहिँ सिसिएनकोद्वारा देखाइ दिइहाल्छ अन्त सिसिएनमा तपाईँको चाहिँ हिन्दी भयो बेङ्गोली नेपाली यो तिनवटा लेङ्गवेजमा न्युजहरू देखाउँछ हो अनि कर्सियङको भन्ने भने चाहिँ अल इन्डिया कर्सियङ रेडियोमा पनि छ हो त्यसमा सबै मतलब न्युजहरू कभर गर्छ यो जति पनि छ होइन हाम्रो यो पश्चिम बङ्गालमा जतिहरू न्युजहरू फैलिन्छ त अल इन्डिया कर्सियङ रेडियोमाचाहिँ त्यसमा कभर गरिहाल्छ अनि चल्ने न्युज पेपर भनेकोचाहिँ तपाईँको हिमालय दर्पण दैनिक जागरण अनि सुनाखरी यो तिनवटा चिज न्युज पेपर चाहिँ तपाईँको धेरै चल्छ